हेलो तपाईँ मङमयाबाट बोल्नु भएको ए तपाईँ तपाईँकोमा त फुलबारी छ नि त है ए यो अब चाडबाड आयो चाडबाड मा चलाउने खालको फुलहरू छ बाबा तपाईँकोमा

हजुर मखमली सयपत्रीहरू छैन सयपत्री ए त्यो दसैँतिर यसो तिहारतिर चलाउने खालको नि सेनहुसेन ए हजुर तयारी हुन्छ होला नि त है ए ए अन्त साग सब्जीहरू चाहिँ के के छ बाबा त्यता

रमभेडाहरू ए त्यो त ए हजुर त्यो त तपाईँको घरभित्र राखेको प्लान्ट पनि छ नि एउटा फुल क्या त त्यो फुल त्यस्तो फुलहरूको बिरुवाहरू छ ए ए लिनु आएँ भने सस्तै पर्छ होला नि है गाउँतिर नि खोजे भने पाउँछ नि है त्यस्तो खालको बिरुवाहरू यताउता गाउँमा नि फुल खेतीहरू हुन्छ है

गाउँमा पनि साग सब्जी त हुन्छ नि है ए रायोको सागहरू पनि रोप्नु थाल्यो होला अहिले त दसैँ छेउछाउमा बेच्ने खालको बेच्नु चाहिँ कहाँ लानुहुन्छ तपाईँहरूले

ए हजुर कालेबुङबाट नि आउँछ है फुलहरू लिनु नि आउँछ ए हजुर फुलको लागि चाहिँ बाहिरबाट आउँछ होला लिनु

त्यो घरभित्र राख्ने खालको धुप्पीहरू पनि छ नि है हुन्छ नि है हजर ए हजर ए यो भयो भने दसैँको छेउछाउतिर आउँ भनेर हौ लिनु हजुर हजुर गाउँतिर नि पसेर यसो दुईचारवटा खोज्नु नि पऱ्यो हो यस्तो विचार गरेको छु हौ

हजुर ए हजुर हुन्छ म तपाईँलाई फोन गरेर आउँछु नि